मैले जुनचाहिँ समान तपाईँकोबाट लगेको थिएँ त्यो राम्रो काम गरेको छैन र धेरै नै नराम्रो रहेछ जुन चाहिँ मलाई युज गर्नुमा पनि धेरै अप्ठ्यारो हुँदैछ यो सकेकोसम्म धेरै नै बेकार भयो मेरो लागि